हामीले हाम्रो क्षेत्रको कुनै पनि विशिष्ट सि सिलाइ बुनाइका ढाँचाहरूको बारेमा भन्नु पर्दा चाहिँ है विशेष गरेर चाहिँ अनि ठन्डा महिनामा प्रयोग गरिने कुराहरू नै सिलाइ बुनाइ गर्छौँ अब जस्तो कि सल स्वेटर टोपी मोजाहरू भयो है यस्तैहरू गर्छौँ यस्तैहरू बनाउने गर्छौँ र अद्वितीय प्रविधिको बारेमा भन्नु पर्दा चाहिँ मलाई चाहिँ लाग्छ जस्तो कि उयो बाँसको चोयाबाट बनिएको सामान सर सामान भयो धानको परालहरूबाट बनिन्छ धेरैवटा कुराहरू जस्तो चप्पलहरू बनिन्छ है यस्तै कुराहरू आउँछ जस्तो लाग्छ